कालिम्पोङ जिल्लामा उत्पादन हुने खेतीहरूको कुरा गरौँ भने पहिला चाहिँ सुपारी आउँछ सुपारी चाहिँ मान्छेले एकदमै ज्यादा मात्रामा लगाउने गर्छ है बगानमा अनि त त्यसपछि आउँछ कुचोहरू अनि अदुवा अलैँचीहरू हाम्रो जग्गामा चाहिँ अलैँची हुँदैन तर उँभो लेकसाइडहरू गएपछि चाहिँ अलैँची चाहिँ ज्यादा मात्रामा पाइने गर्छ है अन्त मरीचहरू भयो अनि त्यो मात्र भएर मान्छेहरूले अरू फार्महरू पनि लगाउने गर्छ पल्ट्री फार्महरू पिगरी फार्महरू पनि लगाउने गर्छ है